मेरो कलमा पानी आउँछ तर अब त्यो पानी चाहिँ कसरी भन्दा चाहिँ अब हाम्रो चाहिँ पिएचईको पानी आउँछ हो अन्त हामी पिएचईको पानी एउटा ट्याङ्की छ गाउँ घरको लागि त्यो पिएचईमा चाहिँ पिएचईको पानी चाहिँ त्यो ट्याङ्कीमा आउँछ अनि हामी त्यो पानी चाहिँ ट्याङ्कीबाट तान्नुपर्छ हो अन्त त्यो पानी ट्याङ्कीबाट तानेर चाहिँ हामीले आफ्नो आफ्नो घरमा एउटा सिन्टेक्स राखेको छ त्यो सिन्टेक्समा अब थुपारेको पानी नै कलमा चढाउनु चलाउनुपर्छ तर अब यो बर्खाको सिजनमा मात्रै त बेसी हुन्छ पानी अब विन्टरमा त अब एउ स उयेसमा एउटा दुःख हुन्छ कोही बेला पानी सुक्छ विन्टरमा जनवरी फरवरी मार्च अप्रेलसम्म दु ख हुन्छ त्यति टाइममा चाहिँ हामीलाई पुरा दु ख हुन्छ हो अन्त पिएचईको पानी कोही बेला त एकदम बर्खाको टाइममा त बेसी चैँ हुन्छ तर अब एकदम मैला हुन्छ त्यो पानी त्यही कारण चाहिँ अब हामीलाई चाहिँ अब कलमा पानी आयो भने चाहिँ एकदम हामीलाई अब खुसी लाग्छ गाउँ घरको मान्छेहरू पनि खुसी हुन्छ हामी पनि खुसी हुन्छौँ त्यसो गऱ्यो भने चाहिँ कलमा पानी भयो भने चाहिँ एकदमै राम्रो हो अहिले हामीलाई एकदमै दु खै छ पानीको दु खै भनौँ न दु खै नै त हो त्यो पिएचईबाट लगेको पानी त अब माथि माथि गाउँहरू छ त्यहाँ उनीहरूले पनि तान्छ त्यहाँ त्यसो गर्दा त हाम्रो गाउँमा आउँदा त कोही बेला पानी पनि आइपुग्दैन हौ त्यही कारण अब दु ख नै छ अन्त यो पानी चाहिँ अब पानी त के बर्खाको टाइममा त मैला नै हुन्छ अब अहिले हिउँदको मै बेलामा मात्रै सफा हुन्छ